तपाईँको यो प्रडक्टले एकदमै म नाखुस छु किनभने तपाईँहरूको यो यो कम्पनीबाट एकदमै मैले लुगाहरू धेरैवटा मगाएको थिएँ है त्यति मगाउँदाखेरिको कतिवटा राम्रो धेरै धेरै नै राम्रो आएको थियो अनि मेरो साथीभाइहरूले पनि यसमा निकै राम्रो कमेन्टसहरू दिएर मैले मगाएको त्यसमा झन् मैले त यस पालि खुसी भएन किनभने प्रडक्ट एकदमै नराम्रो आयो साथैमा फेरि प्रडक्टको खोल बाहिरको कभर पनि राम्रोसँगले प्याक गरेको थिएन एकदमै नराम्रो प्रकारले त्यसलाई प्याक गरेर पठाइदिनु भएको थियो यस्तो पाराले तपाईँहरूको कम्पनीको त नाम राम्रो हुने छैन रिभ्यु राम्रो आउने छैन मैले यो टी यो टिसर्टको लागि अरूमा पनि मैले पहिला अरू रिभ्युजहरू पनि पढेँ रिभ्युजहरू पढ्दाखेरिको कति त राम्रै धेरैवटा राम्रो देखेको थिएँ रिभ्युजहरू धेरै राम्रो देख्दा मैले पनि राम्रै होला भनेर सोधेँ सोचेँ मैले अरूलाई पनि पठाउँदाखेरिको अरूले अरूले पनि अर्डर गरेको रहेछ अरूको बाट पनि राम्रै रिभ्यु पाएर गरेको झन् त्यसमा मैले एकदमै कति खुसी भएर मगाएको थिएँ झन् नराम्रो आयो त्यो प्रडक्ट र मेरो अब म त्यो मलाई त अब सामान एक्स रिटर्न गर्नु छ रिटर्नको त्यो पनि अहिले साइज एभाइलेबल छैन भन्दैछ त्यसमा पनि त्यसमा म मेरो अब त्यो पैसा पनि उयो हुँदैन मलाई त रिफन्ड चाहियो रिटर्न गर्ने यो सामान मलाई केही न केही तपाईँहरूले गरिदिनु पर्यो यसमा सजेस्ट केही न केही सोल्युसन निकाल्नुपर्छ यसको लागि चाहिँ किनभने अब मैले त्यति उयो खुसी भएर केही छ मेरो एउटा कुनै उयसको लागि मगाएको थिएँ यो टिसर्ट यसमा पनि अब मैले लगाउनु नपाउनु पर्यो हो